तपाईँ मायालु रेस्टुरेन्टको दिनेश दाजु हुनुहुन्छ मलाई पाँच बजीभित्रमा दाल भात मासु पापड निम्बू के के छ त्यो सबै चाहिएको छ के तपाईँ मलाई पाँच बजी भित्रमा दिनसक्नु हुन्छ भएछ